अब हाम्रो दार्जिलिङमा चाहिँ अब मुख्य संस्कृतिक चाडपर्व क्रार्यक्रमहरू चाहिँ के के हो भन्दा चाहिँ हाम्रो दार्जिलिङमा चाहिँ एभ्री यर अब तपाईँ अब भिजिट गर्नु भयो भने अब तिज जुन चाहिँ छ जो साउन महिनामा मनाइन्छ त्यो एभ्री यर नै देखिरहेको देखिरहेर आएको हो मैले अनि त्यसमा चाहिँ के हुन्छ भन्दा चाहिँ अब सबै त्यहाँनिर दार्जिलिङमा चौरास्तामा चाहिँ एउटा सानो स्टेज छ त्यहाँ स्टेजमा चाहिँ अब एभ्री म्यारिड हुमन अनम्यारिड सबै रातो लुगा लगाएर रातो सबै एभ्री अब सबै थिङ अब सबै कभर्ड बाइ रेड चुराहरू सबै रेड पोतेहरू रेड लगाएर चाहिँ अब डान्सहरू गरिरहेको हुन्छ जसमा चाहिँ अब मान्छेहरूले पनि पुरा एक्साइटेट भएर हेरिरहेको हुन्छ अनि अर्को चाहिँ के छ भन्दा चाहिँ अब हाम्रो एभ्री यर चाहिँ भानु जयन्ती मनाउँछ जो चाहिँ दार्जिलिङमा स्ट्याचु जुन चाहिँ अब स्थापित छ भानु जयन्ती पनि एभ्री यर मनाइने गर्दै आएको हो अनि त्यो चाहिँ अब एकदमै अब हाम्रो अब भाषालाई मान्याता दिने चाहिँ अब भानुभक्त हो भनेर अब हामी चिन्दै आएको त्यही कारणअब भानुभक्तको स्ट्याचुलाई पूजाहरू गरेर पुरा अब हुन्छ नि सबै मान्छे अब थुप्रेर त्योहरू भइरहेको देख्न पनि सक्नुहुन्छ अनि अर्को चाहिँ हुन्छ म्यारथन म्याराथन पनि एभ्री यर जस्तो नै हुन्छ अनि म्यारथनमा चाहिँ अब सबै अब तपाईँ हुन्छ नि अब सानोदेखिको ठुलोसम्म पार्टिसिपेट गर्न सक्नुहुन्छ त्यो चाहिँ अब एजअनुसार उयो हुन्छ लाइक अब सानोहरूको फाल्टै ठुलोहरूको फाल्टै अनि त्यो म्याराथन पनि अब पुरा अब वर्षैपिछे भएर भएर आएको देखिरहेको छु मैले अनि अर्को चाहिँ के हुन्छ भन्दा चाहिँ हाम्रो दार्जिलिङमा चाहिँ उयो के पो संस्कृतिक प्रोग्राममा चाहिँ के हुन्छ भन्दा चाहिँ अब प्रायः प्रायः भइरहेको हुन्छ तर मैले अहिलेसम्म देखेको चाहिँ अब जो हुन्छ नि अब राई लिम्बू अन्त अन्यथा अरू जातिहरूले अब त्यो सेवाली कि के भन्छ लाइक मलाई त्यो उयो आएन त्यो आफ्नो आफ्नो ओन कल्चरल लुगाहरू लगाएर अब तिनीहरूले डान्सहरू गरिरहेको हुन्छ अनि गुरु पुर्णिमामा अब जो अब माताहरू अब उत्रेर आएको उनीहरू अब हुन्छ नि आफ्नो गुरुलाई पूजा गरेर त्यहीँ सबै प्रायः जस्तो प्रोग्राम चाहिँ चौरास्तामै हुन्छ अनि माघे मेला चाहिँ हुँदैन तर हाम्रो गुन्द्रुके बजार भन्ने चाहिँ वर्षमा एकपल्ट हुन्छै हुन्छ त्यसमा चाहिँ तपाईँले अब नेपालीको चाहिँ के हो अब मेन अब कस्तो खाना खान्छ कस्तो लाउँछ त्यो चाहिँ अब सानो चौरास्तामै सान्सानो आफ्नो आफ्नो तपाईँको सान्सानु स्टल बनाइदिएको हुन्छ त्यहाँ चाहिँ अब तपाईँले अब हुन्छ नि अब आफ्नो आफ्नो आफ्नो कल्चर रिप्रेजेन्ट गरेर चाहिँ अब त्यहाँ सामानहरू के के बेच्नु सक्नुहुन्छ त्यो सबै अब त्यहाँ तपाईँले अब पैसा पनि अर्न गर्नुहुन्छ वेयरएज अब आफ्नो कल्चर पनि सो गर्नु सक्नुहुन्छ त्यो गुन्द्रुके मेला गुन्द्रुके मेला त भन्दैन गुन्द्रुके बजार भन्छ त्यो पनि भइरहेको भएर आएर देखिरहेको हो अनि माघे मेलाहरू चाहिँ अब पहिला चाहिँ लेबोङ ग्राउन्डमा हुन्थ्यो अनि लेबोङ ग्राउन्डमा चाहिँ एभ्री यर हुन्थ्यो ठुलो मेला हुन्थ्यो तर अहिले चाहिँ सायद अब मैले देखेको छुइनँ अहिले म अब फिलहाल दार्जिलिङमा पनि छुइनँ अनि अहिले चाहिँ अब लेबोङमा मेला हुँदैन भनेर सुनर चाहिँ आएको थिएँ अनि अहिले चाहिँ प्रायः अब मेलाहरू सान्सानु मेलाहरू चाहिँ कहाँ हुन्छ भन्दा चाहिँ तपाईँको त्यहाँनिर त्यो गोइन्का रोडको मुनिपट्टि एउटा सानो जिडी हलको मुनिपट्टि जिडी हलकै ग्राउन्ड छ त्यहाँनिर जिडी जिडिएनएसमा नै हुन्छ भनेर चाहिँ सुनेको थिएँ मैले अन्त अब तपाईँलाई अब केही अब अरू अरू अब कल्चरहरू हुन्छ भन्दा चाहिँ अरू चाहिँ के हुन्छ भन्दा चाहिँ प्रायः अब भोटेहरूले पनि आफ्नो कोही कोही बेला त्यो आफ्नो आफ्नो ओन कल्चर लगाएर उनीहरूले पनि डान्सहरू गरिरहेको त्योहरू सबै भइरहेको देख्न सक्नुहुन्छ